हेलो भन्नु होस् न ए हजुर हजुर हजुर कति दिन होला ए सिक्स डेसहरू अन्त तपाईँलाई कस्तो टाइपको चाहिँ चाहिएको अब त्यो डल्लै अब त्यो फुल्ली त्यो डे डेको चाहिएको हो कि अब त्यो खालि त्यो इभेन्ट इभेन्टको मात्रै खिचिदिनु कि कस्तो टाइपको ए फुल्ली डेको लागि अन्त तपाईँलाई यो प्याकेजहरू म तपाईँलाई भनिदिन्छु अन्त उयो फुल डेको नभए चाहिँ फुल डेमा चाहिँ तपाईँहको अब अब लाइट साइट ऊ सबै अब स्ट्यान्ड सिस्टान्ड अब डल्लै डल्लै अब चाहिन्न फेरि मेरो टिम पनि त आउनु पर्यो नि त हो त्यहाँदेखि चाहिँ त्यसको चाहिँ म्याक्सिमम् फुल डेमा चाहिँ टुवेल्भ थाउजन्डतिर चाहिँ हुन्छ एक दिनको चाहिँ एक दिनको टुवेल्भ थाउजन्ड भने पछि सिक्स डेसको रेगुलर अब सिक्स डेस सिक्स डेसको चाहिँ तपाईँलाई अब सिक्स डेस भनेर चाहिँ त्यही सिक्स्टी सिक्स्टी फाइभ भने नि म तपाईँलाई त सिक्स्टीमा चाहिँ मिलाइदिहाल्छु नि यता इभेन्ट भन्दा नि अब एउटा दामी अब भ्यु अब भ्यु अब दामी मजाको जगाहरू छ भने चाहिँ यता लामाहाट्टी सट लामाहाट्टीपट्टि त्यो जग्गा भइहाल्यो त्यहाँ एउटा तल तलको गयो भने नभए चाहिँ एउटा मजाको यो अब यो सुट गर्नुको लागि चाहिँ यो चौरस्ताको यो के भन्छ यो चौरस्ताको पछिपट्टिको उयो होटेलदेखि पल्लोपट्टि छ नि त्यो जगामा चाहिँ एकदम त्यो मजाको भ्यु क्या अब त्यहाँदेखिको अब त्यो साइटसिन्सहरू क्या मजाको देख्छ त्यहाँबट अब उता उताको भ्युसहरू क्या अब मजाको देख्छ नि त त्यहाँ गरे भने चाहिँ दामी हुन्छ अब त्यस्तो तपाईँको विचार अब तपाईँलाई मन परे पछि मलाई एक पल्ट तपाईँलाई तपाईँ मसँग म तपाईँलाई लान्छु कि अन्त त्यो भ्युस् देखाउँछु अन्त तपाईँहरू सोच्नु होस् न कस्तो रहेछ भनेर हुन्छ हुन्छ भइहाल्छ नि मेरो अन्त त्यो हाम्रो चाहिँ अब त्यो फेरि पर्यो नि त अब व्यक्तिहरू कति जान्छन् कति जान्छन् होइन त्यो नि बुझिदिनु पर्यो हाम्रो नि टिमहरू छ अनि त्यही कारण चाहिँ तपाईँलाई नि तपाईँ अब चिनाजाना भनेर चाहिँ साठीमा चाहिँ मिसाइदिएको मैले नभए त अरूलाई महँगो लिन्छु नि ए हुन्छ हुन्छ हुन्छ